लामो यात्रामा त तपाईँको भन्नु पर्दाखेरि स्वस्थ रहनुको लागि त सिधै लामो यात्रा चाहिँ गर्नु भएन बिस्तारी बिस्तारी गर्दै पहिला एक ढेड घन्टाको यात्रा गरेर तिन चार घन्टा गर्दै बिस्तारी बिस्तारी बडाएर बानी गर्नु पर्छ नभए अब त्यसरी ढाड दुख्ने के गर्ने त्यस्तो प्रोब्लमहरू धेरै आउनु सक्छ त्यस्तो कुराहरू र अब त्यही कुरा ध्यानमा राखेर बिस्तारी बिस्तारी आफूलाई के हुनु सक्छ अलिकति रुघामार्गीको या केको हुन्छ दबाइ आफूसँग क्यारी गरेर कसरी हुन्छ अलि ध्यानमा राखेर कस्तो जग्गा जाँदैछ आफूले निकै जाडो जग्गा अग्लो अग्लो ठाउँ जाँदैछ कि गरम जग्गामा जाँदैछ कि धेरै माथि अक्सिजनै नपाउने जग्गा जाँदैछ कि त्यो कुरा हेरेर लामो बाटोमा अनि धुलो बाटो जाँदैछ के बाटो जाँदैछ आफूसँग क्यारी गर्नु पर्ने पहिल्यैपटक जानुभन्दा अघाडि नै मज्जाले त्यो ब जग्गाको स्टडी गरेर के गरेर कस्तो छ के लिएर जानु पर्ने के नलिई हिँड्नुपर्ने बाटोमा कतै टायर सायर पङ्चर भइहाल्यो भने त्यसको रिपेयर गर्ने किटहरू बोकेर हुन्छ कि के गरेर हुन्छ त्यो लिएर हिँड्नु पर्यो अब पहिले पहिले लामो बाटो हिँड्दाखेरि अलिअलि ढाड दुख्ने ओर्ने त्यस्तो त हुन्छ तर अब धेरैपल्ट दुईपल्ट तिनपल्ट चारपल्ट गरेपछि त्यो चिजको बानी हुँदै गएपछि दुई दिन तिन दिन चार दिन कुदाउँदै गएपछि पिछे पिछे बानी भइहाल्छ ढाड दुख्ने ओर्ने पहिला पहिला हुन्छ पछि पछि पनि धेरै लामो बाटोसम्म रेस्ट नगरीकन हिँड्दाओर्दा बाटोमा बि नबिसाइकन कन्टिनिउ धेरै लामोसम्म तिन सौ चार सौ किलोमिटरसम्म हिँड्यो भने ढाड दुख्ने ओर्ने हुन्छ तर अब आफूले याद गर्ने यति हिँड्दा ठिक हुन्छ यति घन्टा एक घन्टा ढेड घन्टा कुदेर आधा घन्टा रेस्ट गरेर हुन्छ कि बिस मिनट अब आफ्नै हिसाबले आफूलाई कति ठिक लाग्छ है त्यति रेस्ट गरेर यताउता के गरेर हुन्छ त्यसो गर्दाखेरि भइहाल्छ अनि खानेकुरा चाहिँ प्रायः जस्तो अब जग्गा हेरेर याद गर्नुपर्यो अब गरम जग्गामा बेसी अब त्यति साह्रो मरमसलाको कुराहरू खानु भएन पिरो सिरो जाडो जग्गामा जाँदाखेरि आफूलाई के हुन्छ त्यै हिसाबले खाना खानु पर्यो है त्यही सोचेर त्यही सोचेर के गरेर हुन्छ आफूले त्यही हिसाबले चल्नु पर्यो है